मलाई मनपर्ने बाइक चाहिँ रोयल एनफिल्डको क्लासिक थ्री फिफ्टी हो किनभने त्यो एउटा क्रुज बाइक हो बाइक राइडमा निक्लिँदाखेरि त्यो कम्फोर्ट पनि दिन्छ लङ राइडमा बेक पेनहरू पनि हुँदैन साह्रै कम्फोर्ट हुन्छ अनि त्यो कारणले चाहिँ रोड ट्रिपको लागि चाहिँ म फर्स्ट प्रिफरेन्स चाहिँ रोयल एनफिल्डको क्लासिक थ्री फिफ्टीलाई दिन्छु